हेलो यहाँ घुम्ने जग्गाहरू

यहाँ घुम्ने जग्गाहरू कहाँ कहाँ छ घुम्ने जग्गाहरू कहाँ छ यहाँ कालेबुङमा कहाँ कहाँ भनेपछि अब हामी सिक्किमबाट हामी फेमिली नै आउँ भनेको फेमिलीमा एक गाडीहरू हुन्छ छ सातजना छ छ सातजना छ तिनजना सानो छ अरू सबै ठुलो होमस्टेहरू होमस्टेहरू हेरौँ भनेको हजुर सबै घुमेर जाउँ भनेको नि अब कति दिन हुन्छ त्यति भ्यूहरू त हेर्नुपर्छ अब त्यहाँ आएपछि अब के के हुन्छ हुन्छ